हेलो दाजु मैले अघि तपाईँको होटेलबाट खाना अर्डर गरेको थिएँ खाना त डेलिभरी भयो भनेर म्यासेज त आयो तर खाना त डेलिभरी भएको छैन मैले भोक लागेर पो खाना डेलिभरी गरेको त यसरी रुँगेर बस्नु हो भने त म बाहिरै गएर खान्थेँ केही गर्थेँ अरू उपाय गर्दा पनि भइहाल्थ्यो नि के गर्नु भएको तपाईँहरूले तपाईँहरूको ग्राहकसित अलिकति पनि तपाईँहरूलाई माया दया छैन है अनि यसरी म्यासेज चाहिँ आयो डेलिभरी भयो भनेर अनि यसरी खाना चाहिँ आउँदैन कतिबेर कुरेर बस्नु कतिखेप पर्खिनु अनि तपाईँले यतिखेर डेलिभर हुन्छ भइसक्छ भन्नु भएको थियो यतिबेर डेलिभर भयो भनेर म्यासेज मात्रै आयो त खाना त आएन त खाना चाहिँ कहिले आउँछ म चाहिँ अब यही म्यासेज हेरेरै पेट भर्ने हो कहिलेसम्म पर्खिने भन्नुहोस् त कहिलेसम्म पर्खिनु त्यसो नगर्नुहोस् हुर्नुहोस् आफ्नो ग्राहकसित त्यसो नगर्नुहोस् मैले धेरै विश्वास गरेर तपाईँहरूकोमा अर्डर गरेको हो नभए म अन्यतिर पनि जान सक्थेँ अनि त्यसरी अब मलाई भोक लागेको छ म्यासेज मात्रै आएको छ खाना भने आएको छैन कहिले आउँछ केही टुङ्गो छैन तपाईँलाई फोन गर्दा यसो गर्नुहुन्छ अनि के गर्नु मैले तपाईँले मेरो कुरा बुझ्नुभयो होला भनेर आशा गर्छु मलाइ छिटो भन्दा छिटो खाना पठाइदिनुहोस्